मेरो एउटा सामान थियो त्यो रिटर्न गर्नु थियो हौ भोलि हुँदैन रिटर्न भोलि गर्दा हुँदैन भोलि आउनुहोस् न त अन्त ल ल अब नभए कोही हुँदैन तपाईँहरूकै साथीहरू ए हुँदैन नभए तपाईँहरूकै कोही साथी भयो भने मैले एउटा गरेको थिएँ

अहँ मैले मोबाइलवाला गरेको थियो एलइडीवाला पो आयो तपाईँहरूको म कालचिनी ब्लक हजुर

ल ल ल ल गरिदिनु नि ल ल अनि तपाईँको साथीहरू कोही छैन ल ल अब भोलि त भएन भने अर्को विक आउनुहोस् झट्टैभन्दा झट्टै आइदिनु होस् ल ल मैले पहिलाको सर ए ल ल मैले अस्ति तिन दिन भयो होला गरेको हजुर ए मैले दुई दिन पहिल्यै गरेको थियो

एलइडीवाला पो आयो अँ ल ल आउनुहोस् न त ल त